गभर्मेन्ट स्कुलमा चाहिँ अब त्यस्तो खासै त केही पनि उयो छैन अब पढाइसढाइहरू त राम्रो छैन है तर पनि अब बाह्र बजे एकदम टाइममा खाना अन्डा भात दिहाल्छ टिचर त्यो खाएपछि फेरि भुस् हो स्टुडेन्टलाई पढ्नु केको जोस केही पनि छैन त्यस्तै छ अब होइन र अब यो कुरोहरूमा चाहिँ अब एकदम गभर्मेन्ट स्कुलको जति पनि टिचरहरू हुनुहुन्छ उहाँहरूले चाहिँ अलिकति सिरियस पाराले पढाइदिनु हो भने त प्राय नानीहरूले पनि सिरियस भएर पढ्थ्यो होला र अब त्यस्तै अब ट्युसन कतिजनाको त अब ट्युसनहरू जानु सकेको हुँदैन र अब स्कुलकै भरमा मात्र पढिरहेको हुन्छ घरमा पनि त्यस्तो खासै त पढिँदैन त्यही भएर अब तपाईँहरूले जति सक्दो स्ट्रिक गरेर पढाइदिनुभयो भने राम्रो हुन्थ्यो होला र अब स्कुलको त अब अहिले घडी त सबै पानीदेखिन् लिएर फेसिलिटी त मोटामोटी राम्रै छ है आउने दिनहरूमा अझै राम्रो भएर जान्छ होला र यो गभर्मेन्ट स्कुलमा जति पनि टिचरहरू हुनुहुन्छ उहाँहरूले चाहिँ अब अलिकति राम्रोसँगले पढाइदिनुभयो भनेदेखिलाई आउने जेनेरेसनको भाइ बहिनीहरू पनि राम्रो भएर जान्छ होला भन्ने आशा गर्दै मेरो वक्तव्य यहीँ सि